पहिले हाम्रो भारत देश ब्रिटिसकालीनको दमनमा थियो यसो हुँदा हामीलाई ब्रिटिसले दमन गरेर हाम्रो भएभरको सुनचाँदी सब लिएर गयो तर हाम्रा नेताहरू गान्धीजी सुवासचन्द्र बोसहरू जस्ता नेताहरूले

स्वतन्त्र दिलाए र यो स्वतन्त्र भएकोमा र म एउटा भारतीय नागरिक भएकोमा अत्यन्त खुसी र गर्व महसुस गर्छु र अगाडि गएर पनि हामीले भारत देशलाई अझै राम्रो बनाउने प्रयास अहिले पनि गरिरहेछौँ र मलाई मनपर्ने एक दुई नेताहरूको नाम भगतसिंह सुवासचन्द्र बोस र अन्य अन्यहरू पनि छन्